मलाई युट्युबमा हेरेर नयाँ नयाँ आइटमहरू सिक्नु डिसहरू बनाउनु सिक्नु एकदमै मन पराउ मन पर्छ र साधारणतः म मेरो साथीहरूलाई फोनहरू गरेर यो डिसको कुनै पनि डिसको बारेमा सोध्नु भन्दा चाहिँ आफै युट्युबमा हेरेर त्यहीँ यु ट्युब अनुसारै फलो गरेर बनाउनु एकदमै मन पर्छ मलाई र हालैमा मैले एउटा डिस बनाउनु सिकेँ एउ एकदमै छिटो हुने बिहानको खाजामा भयो चार बजीको खाजाको भयो यहाँ वा नानीहरूको स्कुलको टिफिनहरूमा हाल्ने एउटा डिस बनाउनु सिकेँ त्यो चाहिँ पिज्जा जस्तै स्वादको तर ब्रेडमा त्यसको लागि चाहिँ हामीले ब्राउन ब्रेड ब्राउन ब्रेड लिनु पऱ्यो बजारबाट ब्राउन ब्रेड चिज स्लाइस अनि र यो भेजिटेबलहरूमा चाहिँ अब भेजिटेबलै भनौँ काँक्रा गाजर प्याज अनि अन्डालाई बोयल गरेर त्यसको एग व्हाइटलाई सान्सानो मसिनो टुक्रा बनाएर त्यस माथि अलिकति नुन अलिकति अरिग्यानो अनि अलिकति मेयोनिज हालेर मजाले मिक्स गरेर चाहिँ फर्स्टमा चाहिँ त्यो ब्रेडलाई तावामा अलिकति सेक्ने बटरमा हालेर र त्यो माथि चाहिँ अन्डाको त्यो मिक्स गरेको स्टफ हालेर अनि स्लाइस बनाएर र चिज स्लाइस अनि त्यस माथि काँक्रा गाजर प्याज आफूलाई के के मन पर्छ सबै कुरो हालेर तावामा दुइपट्टि नै मजाले सेक्दाखेरि चाहिँ त्यो एउटा पिज्जा जस्तो स्वाद आउने एकदमै मिठो सबैलाई मन पर्ने एउटा बिहानको झटपट डिस रेडी हुन्छ त्यो चाहिँ मलाई एकदमै मन पऱ्यो